ए बैनी अँ अँ सिंहमारीको दिदी बोलेको कि पोस्ट अफिस अगाडिको होइन दुध आज तपाईँले कस्तो ल्याइदिनु भएको थियो साह्रो पातला थियो त दुध त तर पनि बस्दैन दुधको पानी फिटेर पो ल्याउनुभयो क्या हो अन्त कम त पातला त छैन त अन्त होइन सधैँ सधैँ दुध कस्तो आउँथ्यो आज त साह्रै बेसी पातला पानी हालेको जस्तै छ दुध खाएर त मेरो नानीलाई पनि ग्यास्ट्रिक भएको जस्तो भयो के मिसाएको थियो दुधमा

अन्त अन्त दुध पाउडर मिलाएको जस्तै नानीलाई त पुरा ग्यास पो भयो त सधैँ हुन्थेन अब गाई गाईको प्योर दुधले त ग्यास्ट्रिक हुँदैन नि अन्त त सधैँको जति सधैँको जतिको क्वालिटी छैन नि त जतिको बाक्लो हुन्थ्यो अहिले छैन पातला न पातला आइरहेको छ म त म त तपाईँको डेलीको अब रेगुलर कस्टमर हो त्यसरी पानी पाउडरहरू नफिटिदिनु होस् है बैनी मेरो नानी बिमार हुन्छ नि हजुर

ए हजुर ए हुन्छ अब अब अब चाहिँ याद गर्नुहोस् न दुधहरू त्यस्तो नहोस् मेरो नानी अब सानो छ हो बिमार हुन्छ डर हुन्छ नि त हजुर त्यही त त्यही भनेर त राखेको थिएँ त म हुन्छ हुन्छ बैनी अब याद राख्नुहोस् न ल अगाडि चाहिँ अब हुन्छ